हेलो पम्फा अस्ति कुर्ति किन्न गयौ ए राम्रै भएछौ नजाऊ है नजाऊ मैले मेरो कुर्ति त भन न घटेर कस्तो भयो मलाई नि टाइट न टाइट हुन्छ अन्त मोना तुलसी हरूलाई उसहरूलाई भन्देऊ ल तल मैले उसहरूलाई जोजा आन्टीहरूलाई पनि भनेँ तलको के अरे सुष्माहरूलाई पनि भनेँ हो रङ जाँदो रहेछ है नकिन है नकिन ल मलाई त रड्डी लाग्यो नि हो घटेर त कस्तो सानो भइरहेको छ धुँदाखेरि पनि च्याङ्लो भएको छ नि तुलसीहरू जाला है भनिदिइहाल तिमी पनि नजाऊ है ल ल ल